जीवनमा कलाको धेरै धेरै धेरै महत्वपूर्ण स्थान हुने गर्दछ यसले समाजलाई अझ असल बन्न कसरी सघाउँछ भने हामी आजको समाजमा देख्छौँ कला थुप्रै किसिमको हुन्छ जस्तै कोही नृत्यमा प्रवीण हुन्छन् कोही गायनमा प्रवीण हुन्छन् कोही चित्र बनाउन बनाउनमा प्रवीण हुन्छन् त कोही खेलकुदमा प्रवीण हुन्छन् र यो विभिन्न प्रकारको कलाहरूले समाजलाई एक दिशा दिने काम गर्छ समाजको मानिसहरूलाई एउटा राम्रो मार्गमा ल्याउने कला एउटा ठुलो माध्यम हो कलाले सम्पूर्ण जगत्लाई एकत्र बनाएर राखेको छ चाहे त्यो नृत्य होस् चाहे सङ्गीत होस् चाहे खेलकुद होस् चाहिँ कुनै पनि क्षेत्रको कला होस् कलाले सम्पूर्ण जगत्लाई एकत्र बनाएर राखेको छ र भनिन्छ कला कुनै सीमामा बाँधिएको हुँदैन र कलाले समाजलाई एउटा नवीन दिशा दिने काम गर्दछ र सधैँ नवीन बनाएर राख्ने पनि कलाले कार्य गर्दछ भन्ने मलाई लाग्दछ